हामी चाहिँ म चाहिँ अब सानोमा आमाहरूसँग चाहिँ हिँडेर घाम उदाएको हेर्नु गएको अनि उयो अब बिहान बिहानै घाम उदाउनुको लागि चाहिँ हामी चाहिँ राती नै एक बजीतिरै हिँडेरै चाहिँ बत्ती पुल्ठोहरू बालेर त्यसरी गएको अनि त्यहाँदेखि चाहिँ उ त्यो उदाउने ठाउँमा पुगेर चाहिँ पर्खिँदा पर्खिँदा बल्ल बल्ल घाम निस्कियो त्यहाँदेखि चाहिँ राम्रो देख्दो रहेछ हेर्नु सक्ने ठुलो मजाको अब हेर्नु सक्ने एकै छिनमा फेरि हेर्नै नसक्ने भइहाल्दो रहेछ